विशेष पर्यटकहरूलाई चाहिँ पश्चिम बङ्गालमा के को फेसिलिटिजहरू छ भन्दा अब मेन त फेसिलिटिज भन्दा पनि के को तिनीहरूलाई अब के मन पर्छ भन्दा चाहिँ अब विशेष त दार्जिलिङहरूको खानै मिठो हुन्छ स्ट्रिट फुडहरू अन्त कालिम्पोङको त्यो कालिम्पोङको सिल्क लुगाहरू होइन अन्त दार्जिलिङको स्ट्रिट फुड दार्जिलिङको चोरस्तामा त झन् एकदम मिठो स्ट्रिट फुडहरू पाउँछ अन्त तिनीहरूलाई त्यहाँ हुन्छ खाँदा हुन्छ अन्त पुरै फेस्टिभल्सहरू हुन्छ कर्सियङतिर पनि हुन्छ कर्सियङको रेल वे स्टेसनतिर पनि पुरा फेस्टिभलहरू भइबस्छ अन्त तिनीहरूलाई चाहिँ पर्यटकहरूलाई चाहिँ त्यहाँ फाइदै हुन्छ